हुनु त अहिले मेरोमा त्यस्तो कुनै त्यस्तो सवारी साधन छैन है बाइक स्कुटी कार केही पनि छैन र पनि यदि मेरोमा त्यस्तो भए बाइक भए एकदमै राम्रोसँगले हेरचाह गर्नुपर्ने हुन्छ अनि म त्यहीँ हिसाबले हेरचाह गर्थ्येँ है अब एकदम साफसफाइ राख्नुपऱ्यो धोएर राख्नुपऱ्यो छोपछाप गरेर राख्नुपऱ्यो त्यो बाइकको जुन चाहिँ एउटा चक्का हुन्छ टायर हुन्छ चेक चाहिँ गर्नुपऱ्यो अब त्यो के भन्छ त हावा कम्ती छ बेसी छ हेर्नुपऱ्यो टाइमटाइममा कतै यात्रा गरेर आएपछि अब ढुङ्गासुङ्गाहरू के के पसेको छ कतै अब चर्किएको पो छ कि यो सब कुरो हेर्नुपऱ्यो साफ विशेष साफसफाइ गर्नुपऱ्यो बर्खाको बर्खायाममा त एकदमै मा माटोहरू राख्ने हुन्छ नै त्यसले कलपुर्जा इन्जिनहरू बिगार्ने हुन्छ र आ आफ्नो बाइक आफ्नो सामान को आफुले एकदमै राम्रोसँगले याद राख्नुपर्छ एकदम साफसफाइ राख्नुपर्छ अनि पुसपाछ गरेर राख्नुपर्ने हुन्छ छोपछाप गरेर राख्नुपर्ने हुन्छ त्यो प्रकारले हेरचाह गर्नुपर्छ धोइघाइ पारेर राख्नुपर्ने हुन्छ र मैले त्यस्तो त लामो एक्सपिरियन्स ग गरेको छुइनँ अब एउटा त्यस्तो अनुभव त गरेको छुइनँ तर जहाँसम्म लाग्छ बाइक चलाउँदाखेरि कहिले काहीँ सायद बाइक चलाउने मान्छेलाई त्यस्तो थकान महसुस हुन्छ होला थकाइ हुन सक्छ किनभने अब बाइकमा कोही बेला त्यस्तै हुन्छ अब जग्गा कोही बेला अब सम्म जग्गामा राम्रै कुद्छ अनि कोही बेला त्यस्तै बाटो खराब भएको अब त्यस्तै बाटो खराब भएको जग्गामा जानु परे त अब त्यसरी उफ उफ्रिन्छ बाइक अब त्यसले गर्दाखेरि थकाइ लाग्नु एउटा स्वभाविकै हो जस्तो लाग्छ र लामो रुटमा अब एकदमै सतर्कता अप्नाउनु पर्ने हुन्छ अँ बाइक विषय लिएर किनभने अब अब अहिले अब मेरो मेरो आफ्नो बाइक छैन अब चलाउनु सकेको छैन अनि जानिँदैन अन्त यसले गर्दाखेरि त्यति बाइकमा आफू बाइक चलाएर अब धेरै लामो लामो टाढा टाढासम्म गएको छैन र सुनेको देखेको भरमा चाहिँ अब त्यही प्रकारले आफूलाई तयार राख्नुपर्छ त्यही प्रकारले आफू सतर्क हुनु जरुरी छ